सरकारले त अब हामीलाई त सबै नै दिनुभएको छ भनौँ न सबै नै दिइरहेको छ अब मौरी पाल्नेलाई मौरी गाई सुँगुर के चाहिँ दिएको छैन बाख्रा कुखुरा पनि दिन्छ मसिना चल्लाहरू है सबै नै दिइरहेको छ अब दिएको छैन भनौँ भने सबै नै दिएको छ अब अलिअलि अब ऋण मतलब त्यो कम्ती इन्ट्रेस्टमा पैसा पनि पैसा दिँदा अब दिएको चाहिँ राम्रो है अब त्यो गाई गाईलाई पाल्नु पनि त अब जातिलाई के के चाहिन्छ फिड गाईले के के खान्छ फिड घाँस घाँस काट्न मान्छे राख्नुपर्यो मान्छे छैन भने त होइन मान्छे मैले चाहिँ अब घरमा घरको मान्छेहरूले काटिहाल्छ कसै त भ्याई नभ्याई हुन्छ त्यसलाई चारो पानी मिलाउनुपर्छ गाईलाई गाई पालेँ भनेर मात्रै पनि हुँदैन त्यसलाई चारो पानी मिलाउनुपर्यो बाख्रा बाख्रा पाल्यो भने पनि त्यही हो मौरी मौरीलाई त अब अब वान टाइम इन्भेस्टमेन्ट भनौँ न अब एकपल्ट गर्यो भने हुन्छ र गाई बाख्रा सुँगुरहरूलाई त अब हामीले पुरै टाइम टाइमिङ मिलाउनुपर्छ त्यसै कारण अब त्यसको लागि चाहिँ पैसा पनि अब अलिक जरुरी देखिन्छ होइन अब पैसा छ भने त हामीले चारो किन्नसक्छौँ सुँगुरलाई चारो गाईलाई दाना फिड चाहिन्छ भुस भन्यो त्यस्तो किसिम चाहिन्छ पाल्न त अब पैसा दिएको चाहिँ राम्रो अब हामीलाई अलिक ज जरुरी लाग्छ मलाई चाहिँ अब त्यो गाईहरू दिएर मात्रै होइन पैसा अब कम इन्ट्रेस्टमा हामीले त अब इन्ट्रेस्ट पनि तिर्न सक्नुपर्यो नि त अब हाम्रो हेर्नुपर्यो होइन अब कत्तिको इन्ट्रेस्ट तिर्नसक्छ भनेर